मेरो चाहिँ घर चाहिँ एकदमै डाँडामा पर्छ हो हावा पनि ज्यादा चल्छ र जून जति त्यो घाम घाम हुन्छ घाम चाहिँ अब बिहान चाहिँ मेरै घरमा एकदमै मज्जाले चकिलो भएर चाहिँ उदाउँछ र बेलुका चाहिँ फेरि बिस्तारो तरिकाले चाहिँ अस्ताउँदै अस्ताउँदै जान्छ